मेरो घर चाहिँ विशेष कमानमा परेको हुनाले गर्दाखेरि चाहिँ मौसमसँग सम्बन्धित कतिवटा फसलहरू लगाउने कामहरू त त्यस्तो हुँदैन तर मौसमसँग सम्बन्धित जस्तै मौसमी फलफुलहरू खोज्नु ओर्नु चाहिँ हामी धेरै आनन्द लिएर गर्नेगर्छौँ जस्तै कि अहिले बर्खाको समय छ बर्खाको समयमा हामी जङ्गली च्याउहरू खोज्नु जान्छौँ च्याउहरूमा झरी च्याउ कालुङ्गे च्याउ अन्डे च्याउ होइन अन्त के हुन्छ गोबरे च्याउ काने च्याउ यस्तो थुप्रो प्रकारको च्याउहरू पाउँछ जङ्गलमा डल्ले च्याउ डल्ले च्याउ त माटो अलिअलि खनेर कोट्याएर माटोबाट निकाल्नुपर्छ अनि झरी च्याउ त लस्करै हुन्छ है झरी च्याउ झोल खानु मज्जा आउँछ कालुङ्गे भुटेर खानु मज्जा आउँछ अन्डे च्याउ पनि दामी देख्दा अन्डा जस्तो हुन्छ मज्जा आउँछ अन्डा अन्डे च्याउ पनि टिप्नु तर खाँदा चाहिँ अलि अलि माटो माटो गनाउँछ डल्ले च्याउ त झन् पुरा माटोमा भएकोले गर्दाखेरि चाहिँ माटो नै गनाउने नै हुन्छ तर पनि कुरुक कुरुक कुरुक कुरुक परेको हुन्छ मज्जा आउँछ है र त्यस्तो कामहरू गर्छौँ अन्त हिँउदोको समयमा हामी जङ्गल गएर जङ्गलमा गएर सुक्खा रुखहरू हेरेर सुक्खा रुखहरू काटेर दाउरा लिएर आउने गर्छौँ अनि यो बर्खाको समयनै हो है यति बेलै हो मकैहरू पाकेको हुन्छ मकै भुटेर पोलेर खाएर आनन्द लिन्छौँ जाडोको समयमा बाहिर आँगो तापेर है आँगोमा कुखुराको मासुहरू पोलपाल पारेर खाने आँगो ताप्दै है र वनभातहरू खाने कामहरू पनि गर्छौँ राम्रो राम्रो पाहाडको डाँडातिर अलिकति टार परेको जग्गातिर कोही बेला खोला किनारतिर है गरमको समयमा यो बर्खा लाग्नुभन्दा अघि चाहिँ खोलातिर जान्छौँ खोला जान्छौँ माछा मार्ने कामहरू गर्छौँ तर अहिलेसम्म माछा चाहिँ मारिएको छैन बल्छी त खेलिन्छ तर बल्छी चाहिँ माछा मार्ने खालकै आएन अर्कै खालको बल्छी खेलिन्छ तर पनि ठिकै छ मौसमको आनन्द त्यसरी नै लिँदैछ हिजोआज